हजुर म उसको आमा बोलेको हजुर हजुर के भयो मेरो छोरीलाई हजुर ला के भयो त्यसलाई बिहान त ठिकै थियो तर अलिअलि भुडी दुख्दै थियो त भन्दै थियो मैले नजा भनेको थिएँ मानेन इम्पोर्टेन्ट क्लास छ भनेर गयो त बिहान पुरी र आलुदम खाएर गएको थियो

हजुर हजुर हजुर दिनुहोस् न अनि तातो पानी पनि दिनुहोस् न त्यसलाई ग्यास भएको हुनुसक्छ हजुर म अलिकति टाढो छु कि म गाडीमै छु पुरा ट्राफिक छ हो म तिस मिनटसम्म त आइपुग्छु हजुर साह्रै बिसन्चो छ भने हस्पिटल लाँदै गरोस् न अन्त मलाई हस्पिटलको नाम भनिदिनोस् म त्यही आइपुग्छु नि कुन चाहिँ हस्पिटल छेउमा छ अहिले इडेन हस्पिटल छेउमा छ भने त्यहीँ लैजाई लगिदिनोस् न हजुर हस्पिटल लगेर त्यसलाई डाक्टरलाई देखाइदिनोस् न म छिटोभन्दा छिटो आउने कोसिस गर्छु नि हजुर डाक्टरकोमा लगेर उसलाई कन्सल्ट गराइदिनुहोस् न प्लिज म अलिकति म एउटा सिङ्गल मदर हो कि मलाई अलिकति ढिलो हुन्छ प्लिज कति कति भयो त्यो बिमार भएको ए हजुर त्यही त बिहान त एकदम ठिकै थियो कि त्यसलाई नजा भनेको थिएँ त्यतिकै गयो अलिक बिमार भएछ केही छैन हस्पिटल लगिदिनोस् न म आउँछु नि त्यसलाई लिनु हुन्छ

धेरै धेरै धन्यवाद म्याम हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ